म अब आफ्नो स्थानीय भाषाको अब युट्युबमा चाहिँ अब पुरा हेर्छु युट्युब मनपर्छ मलाई हेर्नु यसै अब ब्लग्सहरू हेर्छु मजाले अब कोही स्पोर्ट्स हेर्छु नेपालीबाट दिन्छ स्पोर्ट्सहरू स्पोर्ट्स हेर्छु ब्लग्सहरू हेर्छु तर अब मनपर्छ मलाई मुविसहरू हेर्छु अन्त अन्य भाषाको चाहिँ अब म त्यो त्यही हो अब रेस्टलिङ हेर्छु अन्य भाषाको न्युज पनि हेर्छु अन्य भाषाको पनि न्युज हेर्छु अनि अनि जोक्स कमिडियन जोक्सहरू हेर्छु